फात्सुङ उपन्यासमा विशेष मलाई मनपरेको पक्ष भनेको यस उपन्यासका लेखकले यस उपन्यासमाका मूल चरित्र जो थिए छत्रे सुब्बा र छत्रे सुब्बाको जुन चरित्रलाई यहाँ वर्णन गरिएको छ त्यो मसित प्रतिनिध प्रतिध्वनित भइरहन्छ किन भन्दाखेरि छत्रे सुब्बालाई हामीले आन्दोलन कालमा देख्यौँ उहाँको जुन करि के क्यारेक्टर पर्सन्यालिटी व्यक्तित्व चरित्र थिए त्यसलाई कहीँ न कहीँ लेखकले हुबहू उतार्ने प्रयास गरेका छन् त्यसलाई मैले सकरात्मक रूपमा लिएको छु साथ साथै यस उपन्यासमा गाउँ बस्तीले जुन हिसाबले उनैले छ्यासिको गोर्खाल्यान्डको आन्दोलनलाई साथ दिए समर्थन गरे सहयोग गरे जसरी मनभित्रबाट यसलाई आत्मसाथ गरेको थिए त्यो कुरालाई पनि प्रतिध्वनित गर्न लेखक सक्षम भएको मैले महसुस गरेको छु र लेखकको जुन लेख्य शैली छ त्यो पनि गाउँ समाज साथै साधारण पाठकलाई एकदमै सहज रूपमा पढ्न अनि बुज्न सक्ने भएकोले गर्दा यो किताबको सकरात्मक पक्षको रूपमा पनि मैले बुझेको छु